नमस्कार मलाई मन परेको अब बिद्यालयमा मलाई मन परेको मेरो उयो फेभरेट उयो चाहिँ सब्जेक्ट भन्दा पनि अब एउटा उयो चाहिँ के हो भन्दा चाहिँ मेरो चाहिँ अब सबभन्दा मनपर्ने मलाई चाहिँ नेपाली पनि मन पर्थ्यो नेपालीमा चाहिँ म अलिक लेख्नुमा चाहिँ अलिक कम्जोरको भएर चाहिँ बुझ्नुमा चाहिँ मजाले बुझ्थेँ मेरो सर गुरुआमाहरू पनि राम्रै हुनुहुन्थ्यो मलाई मन परेको सब्जेक्ट त इङ्लिस किनभने इङ्लिस त्यहाँ मलाई सानैदेखिको मिडियम स्कुल आबो इङ्लिस स्कुल पढेरै हो कि के हो इङ्लिसमा चाहिँ धेरै सजिलो लाग्थ्यो सेन्टेन्सहरू बनाउनु पनि अन्त वाक सेन्टेन्स बनाउनु वाक्य मिलाउनु इङ्लिसमा चाहिँ सजिलो लाग्थ्यो अब इङ्लिस चाहिँ मलाई अब धेरै मन पर्थ्यो किनभने म अब इङ्लिसमा चाहिँ सजिलो लाग्थ्यो स्पेलिङहरू अब प्रायः जस्तो आउँथ्यो डेली उयोहरू क्लासहरू हुँदा पनि इङ्लिसको मजा आउँथ्यो इङ्लिस क्लासहरू गर्नु पनि इङ्लिसमा चाहिँ आबो बेस्ट चिज चाहिँ अब मलाई बेस्ट सब्जेक्ट चाहिँ इङ्लिस नै लाग्थ्यो अन्त अब मलाई मलाई कठिन लाग्ने उयो चाहिँ अब कठिन सब्जेक्ट चाहिँ मेरो म्याथ नै हो कठिन सब्जेक्ट अब प्रायःको त्यस्तै हुँदो रहेछ म्याथमै मार खाँदो रहेछ म्याथ चाहिँ के हो भन्दा खोइ अब बुझ्नै सकिँदैन फर्मुलाहरू थुप्रै हुन्छ त्यस्को गर्ने तरिकाहरू विभिन्न हुन्छ विभिन्न प्रकारको हुन्छ एउटामा अर्कै लाग्ने अर्कोमा अर्कै लाग्ने फेरी एउटामा त्यही लागेको लागेकै गर्नु पनि नहुने अर्कै लाग्ने त्यस्ले गर्दा चाहिँ थुप्रै अब कन्फ्युज यता उता भइरहने अन्त अब अब जति नै क कोसिस गर्दा पनि अब कोसिस त कोसिस गर्दा त हुने एक दुईवटा त मजाले गर्ने अब कति चाहिँ अब त्यो मेजरमेन्टहरू गर्ने चाहिँ नसक्ने म चाहिँ त्यो फर्मुलाहरू चाहिँ सारै सारो कठिन कठिन हुँदै हुँदै जाँदो रहेछ त्यही भएर अब म्याथ चाहिँ मेरो सबभन्दा डिफिकल्ट भन्दा पनि अब कठिन सब्जेक्ट हो अन्त मेरो स्कुलमा सबभन्दा सुख खुसीको समय चाहिँ हो मेरो मेरो उयो समय चाहिँ मेरो साथीहरूसँगै खुसीले बित्यो मेरो क्लासको मेरो तिनजना साथीहरूसँगै मजाले बित्यो मेरो तिनजना तिनजना क्लास क्लास टेनमा तिनजाना साथीहरूसँग थुप्रै मेरो बेस्ट फ्रेन्ड भनौँ मेरो मुख्य साथीहरू तिनजना थियो तिनीहरूसँग चाहिँ सबभन्दा मेरो खुसीको समय गयो तिनीहरूसँग मिठो गफ बातचित जिस्किने तिनीहरूसँगै मजाले बित्यो टेनमै हो मेरो सरहरूसँग पनि मजाले बोलेँ बोल्ने मिल्ने सरहरूले पनि चिन्ने त्यही समयमा चाहिँ क्लास टेनमा चाहिँ क्लास दस दस कक्षामा चाहिँ मेरो साथीहरूले गर्दै समयलाई चाहिँ रमाइलो बनायो मेरो बेस्ट समय राम्रो समय नै त्यही क्लास टेन नै थियो क्लास टेन सकेपछि मेरो साथी थुप्रै साथीहरू अब कता कता तिर गए अर्कै अरू अरू स्कुलतिर गए म चाहिँ मेरै स्कुल म पढेको स्कुलमै बसेँ मेरो थुप्रै साथीहरू छुट्टियो कति अर्कै सब्जेक्ट लिनु गयो मेरो साथीहरू अहिले पनि छ तर त्यो टेनमा जस्तो मजा चाहिँ अःह अहिलेसम्मन् चाहिँ त्यस्तो अनुभव गर्नु पाएको छैन